सेयर बजार भनेको चाहिँ अलि अलि नानीहरूले कुरा गरेको मात्र मैले सुनेको त्यो सेयरबजारमा चाहिँ अलि अलि त्यहाँनेरि पैसा यो गऱ्यो भनेदेखि चाहिँ पछाडि के हरे केही पैसाहरू हामीले पनि पाइन्छ हरे भनेको मात्र सुनेको तर मलाई त भनेको सुनेको मात्र त्यति साह्रो केही थाहा पनि छैन मलाई त